नेपाली जाति अब है विभिन्न जातहरू मिलेर बन्नेका गोष्ठी हो है अनि दार्जिलिङमा गोष्ठी है अब दार्जिलिङमा चाहिँ अब दार्जिलिङमा विभिन्न प्रकारको सांस्कृतिक चाडपर्वहरू पर्वहरू मनाउछौँ जस्तै अब हामीले पर्वकै रूपमा मनाउने भनेको दसैँ तिवार हो जो चाहिँ सबै नेपालीहरूले मिलेर मनाएको हुन्छ यो एउटा हाम्रो एकताको प्रतिक पनि हो है दसैँ तिहारदेखि लिएर अब यो सङ्क्रान्ति होली यो कुराहरूलाई नै एकदमै भव्यताको रूपमा नै मनाउछौँ जसलाई चाहिँ हाम्रो एउटा लोक विश्वास है लक्ष्मी पूजा दसैँको बेलामा तिहारको बेलामा लक्ष्मीलाई पुज्ने गाईलाई पुज्ने है त्यस्तै प्रकारले दसैँँ दसैँमा अब हामी आफ्नो आफूभन्दा ठुलोदेखि है ठुलो बडा बराजुहरूूबाट टिका लगाएर एउटा आशीर्वादहरू लिने एउटा हाम्रो पर्वहरू छ जसलाई चाहिँ एकदमै भव्यताको रूपमा हामीले मनाउछौँ यसमा अब त्यस्तो आशीर्वादहरू थाप्ने यस्तो लोक विश्वासहरू छ जो परम्परा छ आ अब टाढो टाडोमा बसेको होइन अब आफ्नो परिवारहरू त्यो दसैँको दिन दसैँ तिहारको दिन भेट हुने एकअर्कामा एउटा माया है एकअर्कामा प्रेम एकअर्कामा त्यस्तो खालके उयोहरू त्यस्तो खालके रिवजहरू रीतिरिवजहरू धेरै हामी पाउन सक्छौँ